यो आफ्नो मेरो बिरुवाहरू उन्नति स्वास्थ्य चाहिँ मैले कहाँबाट पहिला सल्लाहकार लिएँ भने पहिला म नर्सरीमा काम गर्थेँ त्यो नर्सरीबाट कतिवटा बिरुवा कटिङ यसरी सार्नु भनेर चाहिँ त्यहाँका मालिकहरूले हामीलाई सिकाउँथ्ये अनि बिजनहरू आउँदा यसरी धोएर छाँटेर काटेर अनि यो लगाउनु यसरी उमार्नु भनेर उहाँहरूले सिकाउनु हुन्थ्यो त्यसरी हामीले छाँट् काट् मिलाएर समयहरू सबै थाह भएर चाहिँ हामीले गर्न थाल्यौँ अनि प्राय प्राय मैले सानैदेखि यो खेती किसान गर्नुले गर्दा खोर्सानीको बिरुवा भयो टमाटरको भयो सबै कुराको म आफूलाई थाह छ सिमीको समय भयो सागको समय मुलीको समय प्राय प्राय यो काँक्रो भयो फर्सी भयो इत्यादि कुरा आफूलाई पनि कतिवटा थाह छ र म त्यो समयमा ठिक्क बिजन राख्छु अनि बिजन राखेर बिरुवा हुन्छ बि बिरुवाहरू कतिवटा प्राय पटमा सार्नुपर्छ त्यो पटबाट सारेर पिकनिद गरेर सिड गरेर त्यसलाई फेरि बारीमा फेरि सार्नुपर्छ समय स समय छ त्यो सर्नैमा एक महिना लाग्छ कतिवटा कुरा कतिवटा छिटै सर्छन् कतिवटा उम्रिनु टाइम लाग्छ कतिवटा कुरा फेरि उम्रिनु छिटो उम्रिन्छ त्यो प्राय आफूलाई पनि थाह छ बरु म उल्टा नानीहरूलाई अहिले यो कुरा यसरी यो कुरा यसरी सिकाउँदै लाँदैछु कतिवटा कुराहरू मैले अब यहाँ नर्सरीहरूबाट सिकेँ यो सागसब्जी भयो फुल भयो सबै कुरा समयहरू नर्सरीहरूबाट अहिले त प्राय मैले खेती किसान गर्नाले गर्दा कति बिरुवादेखि लिएर बिउ पलबिउँ राख्नु रोप्नु उमार्नु त्यसलाई सिड गर्नु प्राय आफूलाई थाह छ र अहिले म बरु नानीहरूलाई यो समयमा यो राख्नु यो समयमा र यो राख्नु भनेर म सिकाउँदै लाँदैछु अनि उनीहरूले पनि सिक्ने कोसिस गर्दैछन् कति कतिजना कोही बेला भ्याइँदैन नानीहरू कही बेला भ्याउँदा आफै गर्छ भ्याउँदा उनीहरूले पनि सिक्ने कोसिसहरू राख्दैछन्